मैले बनाउने खाजा के के हुन् भन्दाखेरि म पोहा बनाउँछु आलुको पराठा भिन्डी कुरमुरे दाल रोटी मम चाउमिन विभिन्न थरीको खानाहरू बनाउने गर्छु र आज म तपाईँसँग मैले मेरो बनाउने प्रिय वस्तु प्रिय भोजन प्रिय खाना पोहाको रेसिपी साझा गर्न लागिरहेको छु सर्वप्रथम त हामी दोकानबाट राम्रो चिउरा किनेर ल्याएर घरमा त्यसलाई सफा गरेर त्यसलाई धुन्छौँ र त्यसलाई धोएपछि त्यो नरम भएपछि त्यसलाई हामी साइडमा राख्छौँ अनि साइडमा राखेर यतापट्टि हामी कराही बसाउँछौँ कराहीमा हामी अलिकति लसुन अलिकति प्याज सान्सानो काटेर हरियो खोर्सानी अनि रायोको दाना कडी पत्ता हालेर हामी त्यसलाई भुट्छौँ र त्यसमा हामी स्वाद अनुसार नमक नुन हर्दी अलिकति तिखालाल हालेर त्यसलाई हामी एक क्षण फ्राइ गर्छौँ र एक क्षण फ्राइ गरेपछि हामी त्यसमा बदाम बदाम हाल्छौँ त्यसमा हामी काजु हाल्छौँ त्यसमा हामी अलिकति किसमिस हाल्छौँ त्यसमा हामी आलु हाल्छौँ उबालेको आलु हाल्छौँ जसलाई मेस गरेर त्यस कराहीमा हाल्छौँ मटर हाल्छौँ अनि मटर हालेर केही क्षणको निम्ति हामी त्यसलाई पकाउँछौँ र केही क्षणको निम्ति त्यो पाकी सकेपछि त्यसमा हामी माथिबाट चिउरा हालेर चिउरालाई पनि हलकासँगले चलाउँदै सबै मसालासँग हामी त्यस चिउरालाई मिसाउँछौँ अनि मिसाए पछि हामी त्यसलाई तातो तातो बाहिर निकालेर सर्भ गरे सर्भ गर्दछौँ घरको परिवारसँग बसेर हामी त्यसलाई ग्रहण गर्दछौँ र यो थियो मैले बनाउने पोहाको रेसिपी